पाँच पाँच दुई हजार एक छ सात दुई हजार तिन अठार तिन दुई हजार छ सात छ दुई हजार नौ बिस तिन दुई हजार एकाइस